पार्ट टाइमको बारेमा त मलाई त्यत्ति साह्रो थाहा त छैन तर सुन्नु चाहिँ मैले सुनेको थिएँ अनि त्यो सो चाहिँ मैले सुनेको थिएँ त्यहाँबाट त्यो हेर्दाखेरि चाहिँ अब क कत्तिजना मान्छेले थरी थरीको मान्छे आउँछ आएर अब बिजनेसहरूको बारेमा भन्छ कति प्रफिट कति लस अब त्योहरू हेर् हेर्दाखेरि चाहिँ अब हामी पनि कुन चाहिँ बिजनेस गर्नुको लागि राम्रो हुन्छ त्यसको लागि अलिक आइडिया हुँदोरहेछ र चाहिँ त्यही हेरे त्यही हेरेको हेरेर चाहिँ अब थाहा भयो थाहा भएको मलाई त्यो आइडिया हुँदोरहेछ अलिअलि